हेलो तपाईँ बर्सना होटेलबाट बोल्नु भएको हिजो मैले केही केएफसीहरू मगाएको थिएँ अनि मैले तपाईँलाई पिज्जाहरू त्यो कुराहरू मगाइराखेको थिएँ आज अझै केही कुराहरू थप्न चाहन्छु के भन्छ अब तपाईँहरूकोमा कोल्ड ड्रिन्क्सहरू के के छ त्यो कुराहरू हालिदिनोस् स्पेसियल्ली मलाई एउटा दुइटा कोक हालिदिनोस् अनि अरू केही कुरोहरू छ भने जुसहरू तपाईँले हालिदिनुहोस् है त अनि तातो तातो कुराहरू हासिदिनोस् है अनि के भन्छ हाम्रो घरमा चाहिँ एकदमै ठुलो सङ्गति हुन लागेको छ त्यही भएर तपाईँले तातो तातो खाना पठाइदिनोस् ताकि म अरूको छेउमा चाहिँ लाज नपरोस् है त